अब बाइकिङ गर्नु भनेपछि एउटा केटा मान्छेलाई अब त्यो कस्तो भन्नु अब इच्छाको कुरा हो होइन साथीभाइहरूसँग टाढा टाढा घुम्न जाने केही गर्ने नयाँ नयाँ ठाउँहरू जाने हुन्छ नि अब अब राइडिङ भन्छ अब त्यस्तो इच्छाहरू हुन्छ मान्छेलाई मलाई पनि छ तर अब मेरो कतिपय समस्याहरूले गर्दाखेरि अहिलेसम्म म त्यस्तो ठाउँहरूमा जानसकेको छुइनँ होइन त्यसैले गर्दाखेरि चाहिँ अब मलाई यो विषयमा यस्तो हो जानकारी पनि छैन सिधै भन्नु हो भने चाहिँ होइन तर अब रहर छ साथीभाइहरूसँग कतै घुम्न जाने फेरि मलाई चाहिँ फेरि घुम्न जानको लागि साथीभाइ चाहिँ चाहिन्छ किनभने म अलिक एक प्रकारको त्यो डराउने प्रवृत्तिको छु कि एक्लै जान चाहिँ मलाई कस्तो कस्तो लाग्छ के हो न हराइहाल्छु कि भन्ने खालको अब त नि ना बाटो बिर्सिन्छु कि ना बस्ने ठाउँ पो पाउँदिन कि भन्ने लाग्छ च त्यो बाइकिङमा मात्रै होइन कुनै पनि नयाँ ठाउँहरू जानुपऱ्यो भने मलाई त्यस्तो लाग्छ उत्साहित छु म पनि अब होइन भविष्यमा समयले साथ दियो भने अब त्यसरी बाइकिङको लागि निस्किन्छु म साथीहरूसँग होइन मजा आउँछ नि एउटा उमेरमा हुल बाँधिएर हिँड्नु तर अब त्यही हो भाग्यले साथ दिनुपऱ्यो जबसम्म भाग्यमा छैन तबसम्म बाइकिङ गर्ने रहर भएर मात्रै हुँदैन त्यति नै ल